हजुर भन्नुहोस् न दादा हजुर हजुर हजुर हजुर हजुर

नानीहरू त गाउँमा त अहिलेको हालैमा हेर्दाखेरि चाहिँ त्यस्तो त बेसी छ जस्तो त मलाई लागेन एक दुईजना होला कसै कसै अब बाबुआमाहरूले त्यति बेसी ध्यान नदिएको है कतिजनाले अब याद नगरेको नानीहरू नभए त अहिले गाउँमा त्यस्तै अब सानसानो एसएसके एमएसके स्कुलहरू खोलिएकोले गर्दा अब मान्छे प्रायः मान्छे नि अब शिक्षित भएकोले गर्दा यहाँ मान्छेको मनमा अब नानीहरूलाई शिक्षा दिनुपर्छ भन्ने बसेकोले गर्दा हो कि के हो प्रायः चाहिँ अब राम्रैसँग अब बाबुआमाहरू सबैले अब स्कुल पठाएको जस्तो लाग्छ तर पनि अब एकजना दुईजना कोही कोही छ अब गाउँमा जो अब अब बाबुआमाको केयरलेस हो कि के हो अब उनीहरूको मन नभएको हो कि पढ्नु के हो एक दुईजना छ जसले चाहिँ अब कोही स्कुल जाँदा जाँदै छोड्ने कोही स्कुल जानु मन नगर्ने हो त्यस्तो नानीहरू हजुर घरछेउमा छन त छ तर अब उहाँ पनि अहिले त्यति बेसी स्टुडेन्ट चाहिँ भएको जस्तो मलाई लागेन तर छेउमा सबैजनाले अब राम्रै स्कुल पठाउँ राम्रो पढाइ नभएर होला सायद अब टिचरहरू टाइममा नआएर एब्सेन्ट बसेर उनीहरूले राम्रो उयो नगरेर त्यो प्रकारले हो कि अब लेट आएर हो के भएर हो राम्रो पढाइ नभएर हो कि अब के भएर प्रायः मान्छे नै अब राम्रैसँग पढाउँ आफ्नो नानीहरूलाई अब राम्रै गरौँ भन्ने लागेर हो कि अब राम्रै सकेसम्म चाहिँ प्राइभेट स्कुलमै हाल्नु खोज्छ है सकेसम्म राम्रै होस् भन्ने सोचले अझै सक्नेहरूले गाउँदेखि बाहिर राखेर आफू सँगै बसेर बाहिर पढाउने नै कोसिस गर्छ त्यसैले गाउँकै स्कुलहरू त छ छेउमा एमएसके एसएसके प्राइभेट स्कुल पनि छ तर स्टुडेन्टहरू चाहिँ त्यत्ति बेसी भएको जस्तो चाहिँ लागेन

हजुर अब सामान्य रूपले हेर्नुभयो चाहिँ अब जसको घरमा नानीहरू कम्ती छ एकजना दुईजना तिनजनासम्म छ भनेदेखि चाहिँ अब उनीहरूको चाहिँ अब राम्रैसँग खाताकिताबहरू बोकेर लुगासुगा मजाले लगाएर चट्याकचिटिक नै भएर गएको जस्तो लाग्छ तर अब कसैकसै जसको चाहिँ अब आठ दसजना नानीहरू जसको अब ख्याल साह्रै पुग्ला जस्तो छैन उनीहरूको चाहिँ कसै जुत्ता नलगाइकन आउने कसैको अब टाई छैन कसै खाताकिताब नलिइकन आउने कसै ब्यागबिना हातमै खाताकिताब लिएर आउने त्यस्तो नानीहरू पनि छ हेर्नुपर्दा चाहिँ हजुर हजुर हुन्छ हुन्छ आउनुहोस् न आएर भेटेरै कुरा गरौँ न